हजुर म चाहिँ म होइन तपाईँलाई चाहिँ दार्जिलिङको कल्चर डाइभर्सिटीको बारेमा अलिकति सोधौँ भनेर नि हजुर हजुर हजुर

ए हजुर

हजुर ए हजुर हजुर ए हजुर हजुर हजुर मिलेर बस् ए हजुर ए हजुर यहाँ चाहिँ कल्चरल डाइभर्स भए पनि मान्छेहरू चाहिँ मिलेर बस्दोरहेछ है ए हजुर ए हुन्छ हुन्छ त्यति नै थियो